चराको तपाईँको वासस्थान संरक्षण गर्नमा त अब चरालाई धेरै नै संरक्षण पाउँछ किनभने दिनको अन्तमा चराहरू सबै आफ्नो वासस्थान फर्केने गर्छ र उसको यदि कुनै जोडी पाएमा उसको बच्चा भएमा चराको बच्चाहरू भएमा उसले सबैलाई त्यसैमा राखेर पाल्ने गर्छ खानाहरू दिने गर्छ र उसलाई खाना ऊ लिन गएको समय पनि बच्चाहरू त्यहीँ नै बस्ने गर्छ र यदि त्यो चराको वासस्थान आएर कसैले भत्काइदिए बच्चाहरू झारिदिए त्यो चराको तपाईँको गन्ती त धेरै नै कम्ती भएर जान्छ उसको प्रजाति धेरै नै कम्ती त भएरै जान्छ र त्यसै कारणले चराको वासस्थान धेरै नै अमूल्य छ धेरै नै तपाईँको त्यसको मूल्य धेरै नै ज्यादा छ र संरक्षण चराको वासस्थानलाई संरक्षण त गर्नै पर्छ र चराहरू संरक्षण गरेमा चाहिँ अब हाम्रो भावी पिँढी ले त अब ती चराका तपाईँको प्रजातिहरू त देख्छन् नै देख्छन् त हामी पछाडि आउँदो पिँढीले पनि तपाईँको यो चराहरूको तपाईँको धेरै किसिमहरू हेरेर जान सक्छ र उनीहरूले पनि हेर् हेर् हेर्न पाउँछ र त्यसै कारणले गर्दा चराको संरक्षण चाहिँ धेरै नै महत्वपूर्ण छ